अब यता यता त डुल्यो डुल्यो हामी होइन अब भारतको जुन सन्दक सन्दकपु भन्ने जगामा थुप्रै किसिमको हामीले फेसबुकमार्फत हामीले ठाउँहरू आफू नपुगे तापनि त्यो ठाउँलाई हामीले त्यही फोटै हेरेर एकदमै राम्रो लागिरहेको छ हो अब त्यहाँ जाने चाहिँ एकदमै जमर्को चाहिँ हामी मैले कसी नै राखेको छु